हेलो भन्नुहोस्

अब अहिलेको त तपाईँको हिमालय दर्पण त एकदमै राम्रो छ सबैलाई अब हिमालय दर्पणले नै के अरे पढ्ने गर्छ हो र अब हिमालय दर्पणमा चाहिँ डिटेल्समा आउँछ त्यसमा सबै प्रकारको न्युजहरू दिन्छ त्यसमा तपाईँले स्पोर्ट्सकोहरू पनि पाउँनुहुन्छ कालिम्पोङ द दर्पण त्यहाँबाट दार्जिलिङ दर्पण मिरिक दर्पणहरू गान्तोक दर्पणहरू पनि पाउनुहुन्छ हो र अब यो अज आजकल अब यो दर्पण त तपाईँको अल ओभर इन्डियामै पाउनुहुन्छ तपाईँले हो र अब एकदमै राम्रो राम्रो छ तपाईँले हिमालय दर्पण पढ्नुभयो भने चाहिँ एकदमै राम्रो हुन्छ तपाईँलाई हजुर पुरानै हो एकदमै अब

हजुर एकदमै अब यो त अब दर्पण दर्पणमा चाहिँ तपाईँलाई एउटा कुरो के छ भने कुनै प्रकारको कुनै प्रकारको तपाईँले अब एडहरू छोड्नुहुन्छ भने पनि तपाईँले दर्पणमा छोड्न सक्नुहुन्छ जस्तै बिहेको भयो मराउहरू भयो हो अन्त अब फेरि आजकल अब यो दर्पणले एउटा के फ्यासिलिटिज छ भने तपाईँको कुनै चिजहरू तपाईँले पाउनु छ भने पनि दर्पणमा दोकानहरूको ऊ योहरू नम्बरहरू पनि दिएको छ त्यसमा हो अन्त हजुर अन्त त्यसले गर्दाखेरि चाहिँ तपाईँलाई चाहिँ म एउटा राम्रो सल्लाह दिन्छु दर्पण नै पढेको राम्रो हो हजुर एक एकवटा आफ्नो आफ्नो छ अब तपाईँलाई तपाईँलाई कालिम्पोङ दर्पण हेर्नु मन छ भने तपाईँको कालिम्पोङ दर्पण तपाईँले त्यहाँनिर पाउनुहुन्छ कालिम्पोङको डिटेल्स तपाईँको स्पोर्ट्सदेखिन्को लिएर तपाईँको हरेक क्षेत्रको तपाईँ न्यज त्यसमा चाहिँ पाउनुहुन्छ अब दार्जिलिङको दार्जिलिङकै पाउँछ खरसाङको खरसाङकै हो त्यस्तो खालको चाहिँ फेसिलिटी छ त्यो दर्पणमा चाहिँ हजुर हजुर हजुर हजुर एकदमै हुन्छ हुन्छ हुन्छ हवस् धन्यवाद